शिक्षा र रोजगारी सामाजिक स्थितिको सन्दर्भमा जलपाइगुडी जिल्लामा महिलाहरूले चाहिँ धेरै कुरो पछाडि पछाडि परिरहेको छ महिलाहरू र जे कुरो पनि गर्नुपर्ने सबै कुरो पुरुषहरूले गर्नुपर्ने रहेछ महिलाहरूले अहिलेसम्म शिक्षाको विषयमा धेरै कुरो ज्ञान पाएको छैन कुनै कार्य रोजगारी काम पाएको छैन आ धेरै कुरामा स् सबै कुरामा पुरुषहरू मात्रै अगाडि बढ्छ महिलाहरू यत्ति पछि भएर गइरहेको छ र हाम्रो जलपाइगुडी जिल्लामा रोजगारी काम कामहरू भनेपछि काम काममा धेरै कुरोमा अगाडि बढ्नुपर्छ तर महिलाले पाएको छैन केही कुरो पनि चुनौती गर्ने मौकाहरू पनि पाएको छैन